हाम्रो तामाङको संस्कृतिमा चाहिँ अब बिहा गर्दाखेरि चाहिँ अब हामीले चाहिँ आफ्नै ड्रेसहरू पहिरिन्छौँ अब त्यसमा चाहिँ अब हामीले खेन्जा हन्जु तागीहरू लगाउँछौँ अनि अब यसको रीतिरिवाज चाहिँ अब कस्तो खालको हुन्छ भने चाहिँ अब हामीले हाम्रो बाजाहरू बजाएर नै बिहा गर्छौँ आफ्नो जातीय बाजाहरू बजाएर अब डम्फू चाहिँ अब हाम्रो जातीय बाजा हो अन्त हामीले चाहिँ अब हरेक हाम्रो अब तामाङ जातिको विवाहमा चाहिँ डम्फू हुनैपर्छ अन्त हाम्रो धर्मअनुसार चाहिँ हामीले हाम्रो धर्मगुरु लामाहरू हामीले राखेको हुन्छौँ अन्त यसमा चाहिँ अब हामीले ठुलोबडाहरू बोलाएर आफ्नो रीतिरिवाजअनुसार हामीले बिहा गर्छौँ अब यसमा चाहिँ पहिला हामीले अब बत्तीहरू बालेर अब राम्रो देवदेवतालाई सम्झेर पूजाहरू गरेर मात्रै अब हामीले बिहा गर्छौँ अन्त त्यहाँदेखि मात्रै अब हाम्रो भोजहरू चल्छ अनि अब यसमा चाहिँ आफ्नो ठुलाबडाहरूले आफ्नो जातको ठुलाबडाहरूले चाहिँ अब हामीलाई टोटोलाको टिका लगाएर खदाहरू लगाएर चाहिँ अब हामीलाई दक्षिणाहरू दिएर चाहिँ अब हाम्रो रीतिरिवाजअनुसार चाहिँ अब उहाँहरूलाई अब हामीले ढोग गरेर चाहिँ अब हाम्रो पारम्परिक बिहा चाहिँ अब त्यस्तो हुन्छ